अब हाम्रो अरू राज्यभन्दा चाहिँ अब हाम्रो नेपाली भाषा एकदमै अलग छ है अब अलिकति हाम्रो नेपालीमा कर्चीमर्ची अलिकति हुन्छ है त्यस्तो अब हाम्रो भाषामा चाहिँ अलिकति अलिकति अब अरू भाषा पनि मिसिएको हुन्छ जस्तै हिन्दीहरू अलिअलि मिसाउँछ हाम्रो त्यहाँदेखिन् इङ्लिसहरू मिसिएको हुन्छ है अब एकदम शुद्ध नेपाली चाहिँ छैन हाम्रो शुद्ध नेपाली चाहिँ अब हाम्रो नेपालतिर हुन्छ होइन हामीले जति चाहिँ शुद्ध चाहिँ बोल्दैन हामी सबै अब मिसिएको हुन्छ है हाम्रो भाषा चाहिँ त्यसरी मिसिएको छ अलिअलि इङ्लिसहरू अङ्ग्रेजीहरू थपेको भाषाहरू हुन्छ हाम्रो चाहिँ नेपाली भाषा हामी त्यसरी भएर चाहिँ प्रयोग गर्छ